प्रधान मन्त्रीले दिएको यो उजाला स्किमबाट पाँच सय रुपियाँमा भनेर दिएको ग्यास पच्चिस सय लगाएर किनियो तर घरमा ल्याएर बालेको त राम्रो लागेन त्यसको त स्टोभै राम्रो छैन रहेछ भ्यार भ्यार भ्यार भ्यार गर्छ सानो छ स्टोभ पनि ठुलो भाँडा बसाउनै नमिल्ने गह्रौँ भाँडा बसाउनै नमिल्ने धेरै हावा पनि चल्नु नहुने झिप झिप झिप झिप गएर मरिहाल्ने उजाला ठिक छैन रहेछ